म चाहिँ जन्मदिन विवाहहरू त अब मनाइ नै बस्छु आफ्नो साथीहरूसित अनि या परिवारहरूसित अनुभव भन्नुपर्दा चाहिँ त्यही हो मेरो काकाहरूको मेरो दिदीहरूको बिहामा चाहिँ हामी एकदमै रमाइलो गर्छु अब काम पनि गर्नुपर्छ रमाइलोको साथ साथै तर एक दुई दिन भए पनि रमाइलो चाहिँ हुन्छ किनभने सबैजना आफ्नो शाखा सन्तान आफ्नो साथी भाइ आफ्नो परिवार सबै नै आएको हुन्छ अनि राम्रो राम्रो लुगाहरू लाएर राम्रो राम्रो भएर होइन अब बिहाहरूतिर हामी सिँगारेर बस्छौँ अनि बेलुका बिहाको लास्टमा चाहिँ अब डान्सहरू पनि हुन्छ अनि डान्सहरू गर्दा चाहिँ एउटा अर्कै खालको फिल हुन्छ सबैजना होइन रमाइलो हुन्छ त्यही हो अब जन्मदिनमा पनि त्यही हो केक काट्यो अनि अलिकति मिठो मिठो खायो अनि डान्स गर्यो त्यसरी नै हामीले उत्सव मनाइरहेको छौँ अरू त त्यस्तो खासै त केही पनि छैन